म चाहिँ आज मेरो केही काम लिएर चाहिँ क्रियास्थल गएको थिएँ अनि त्यहाँ जाँदाखेरि चाहिँ दुईजना कर्मचारीहरू चाहिँ एकाअर्कामा एक आपसमा झगडा गरिरहेको थियो अनि त्यहाँनिर उनीहरू झगडा गर्दै गर्दाखेरि चाहिँ छेउ छाउमा कोही नभएको र म मात्र त्यहाँ भएकोले मलाई त्यो झगडामा इन्भल्भ हुनु पस्नु बाध्यता पर्यो अनि मैले उनीहरू दुईजनालाई त्यो झगडाबाट छुट्टाएँ अनि मैले उनीहरू दुईजनालाई अलग अलग राखेर उनीहरूलाई भनेँ सम्झाएँ उनीहरू दुईजनाको कुरा बुझेँ उनीहरू के कुरामा झगडा परेको हो अनि मैले त्यो कुरा बुझ्ने कोसिस गरेँ अनि मैले त्यो कुरा बुझेँ उनीहरू के कुरामा झगडा परेको अनि गल्ती कसको थियो त्यो पनि मैले थाहा पाएँ अनि मैले त्यो थाहा पाएपछि मैले उनीहरलाई सम्झाएँ बुझाएँ कि गल्ती कसको छ र के छ गल्ती हुनेलाई गल्ती नहुनेको अगाडि माफ मगाएँ अनि त्यति गर्दा पनि उनीहरू नमानेको उनीहरू नमान्दाखेरि म एकदमै धेरै बाध्य परेँ ममा एकदम धेरै बाध्यता आयो मैले उनीहरूलाई कसै गरेर पनि सम्झाउनु सकिनँ मैले उनीहरूलाई धेरै नै सम्झाएँ मैले उनीहरूको एक अर्काको गल्ती बताएँ उनीहरूलाई बुझाउनु खोजेँ तर उनीहरूले त्यो कुरालाई बुझ्नु नै चाहेन उनीहरूले एक अर्कालाई दोषी ठहराएको ठहराएकै गर्यो त्यही कारणले गर्दाखेरि मैले त्यो कुरालाई उनीहरूलाई बताउनु सकिनँ कि को गलत थियो र को थिएन त्यो गर्नु नसकेकोले मैले मजबुरन उनीहरू दुईजनालाई थाना लिएर जानु पर्यो र थाना लगेर मैले उनीहरू दुईजनाको कुरा भनेँ अनि भनेपछि उनीहरूले पुलिसहरूले कुरा बुझ्यो अनि बुझेपछि जसले गलत गरेको थियो उसलाई सजाय दियो र जसले गलत काम गरेको थिएन उसलाई छाडिदियो